हजुर जुडियोबाट बोल्नु भएको हो तपाईँ हजुर सुन्नुहोस् न अस्ति चाहिँ म जुडियो आएको थिएँ कि साथी भाइहरूसित अनि हामीहरूलाई चाहिँ सर्टहरू मनपरिरहेको थियो अनि हामीहरूले स्टकमा चाहिँ खोज्यो त्यहाँ सर्टहरू चाहिँ अनि मलाई चाहिँ एउटा कार्गो सर्ट टाइपको चाहिँ भेटेको थिएँ मैले स्ट्राइप स्ट्राइप टाइपको हुन्छ नि त्यस्तो भेटेको थिएँ अनि मलाई त्यो डाउट चाहिँ भएको थियो हलका हेरेर चाहिँ कि त्यसको कलर फेड हुन्छ होला भनेर तर क्वाालिटी चाहिँ राम्रो थियो हो त्यो क्वाालिटी राम्रोले चाहिँ गर्दा मलाई चाहिँ इन्ट्रेस्ट लाग्यो क्या त्यो चाहिँ अनि साइज चाहिँ छैन मिडियम चाहिँ मलाई चाहिन्थ्यो लार्ज चाहिँ थियो त्यसमा चाहिँ अनि मैले ट्रायल गरेँ ट्रायल रुममा गरेर चाहिँ मलाई चाहिँ मनपर्यो तर साइज चाहिँ भएन सोचेक थिएँ दुई तिन बाद चाहिँ आउँछु फेरि अनि त्यति बेला स्टकमा आउँछ होला अहिले स्टकमा छ र तपाईँको

हजुर नयाँ स्टकमा आएको छ है ल ल हजुर हुन्छ नि म त्यसो भए भोलि नभए पर्सी आउँछु नि तपाईँकोमा त्यहाँ

मिडियम स्टकमा छवटा छ हजुर हजुर हामी चारजाना छौँ अनि चारजानाले नै एउटा लार्ज अनि तिनवटा मिडियम चाहिँ चाहिन्छ हजुर ब्ल्याक थियो हजुर ब्ल्याक सर्ट हुन्छ हुन्छ हुन्छ